मेरो जीवन जीवनयापन कसरी गर्दैछु भने मैले अहिले अब आफूभन्दा ठुलो बडा अब आफ्नो लोग्ने थियो बुढा थियो पहिला त मलाई केही थिएन घरकै कामहरू ग गरेर समय बिताउँथ्ये अहिले पनि हुन त म घरमै छु टाढो त कहाँ जानु र है यस्तै खेतिपाती सागसब्जी गरेर समय बिताउँदैछु अब पशुपालन गाई बाख्रा कोही बेला कुखुरा त्यस्तै कुराहरू स्याहार समार गर्दै बढाउँदै ठुलोलाई बेच्यो अलिकति सानो ल्यायो फेरि त्यसलाई पाल्यो अनि फेरि ठुलो हुन्छ फेरि बेच्यो आधा पैसा अलिकति घरमा चलायो आधा फेरि सानो चिजहरू किन्यो त्यसै गर्दै गर्दै समय बिताउँदैछु यता बारीमा पनि अब समय समयको सागसब्जीहरू लाउँछु बर्खे सब्जी अहिले त केही छैन अलिअलि अब खुर्सीनीहरू अहिलेको त्यही हो ठुलो लहरा लुहुरी हुने कुराहरू त्यो पनि फल्छ समयमा अब त्यसमा एक दुई दिनमै एक दुई महिना पछि चाहिँ फेरि सागसब्जी आउँछ सिमी भयो मुलाहरू भयो सागहरू भयो त्यसरी धेरै कुराहरू अलिअलि गर्दै लगायो भने एक एउटा कुरा बेच्दै गयो अर्को फेरि हुँदै जान्छ अर्को हुँदै गयो फेरि अलिकति अर्को लाउँदा हिउँदामा चाहिँ अलिकति धेरै हुन्छ बर्खामा चाहिँ अहिले यो पानीले गर्दाखेरि अलिक कम्ती हुन्छ खानेकुराहरू सागसब्जी पनि मौसम ठिक हुँदैन बेसी पानी पनि ठिक होइन छँदै छैन भने पनि ठिक होइन अब के गर्नु समयले मिल्दैन बारीमा चाहिँ अहिले बर्खामा अलिकति कम्ती हुन्छ हिउँदामा चाहिँ अब त्यसलाई अलिकति चलाउन जान्नुपर्छ हिउँदामा अलिक पानी पनि हाल्नुपर्छ कतिवटा कुरामा कतिवटालाई ठिक्क हुन्छ सागसब्जी घरकै यता उता गरेर समय आफ्नो जीवन उयो गर्दैछु अरू ठुलो कामहरू त केही छैन मेरो पनि यता उता रोटेसन खेतिपाती वस्तुभाउ गर्दै ओर्दै रोटेसन मिलाेर गरिरहेको छु समय चाहिँ बिताइरहेको छु